हाम्रोतिर त बेहुलीहरूलाई यस्तो दाइजोहरू के के जातिहरू दिने चलन छ अनि माइतपट्टिबाट आफ्नो मान्छेहरूले कुनै राम्रो राम्रो चिजहरू गिफ्टहरू दिने चलन पनि गर्छ अनि आफ्नो यस्तो गाउँघरको इष्टमित्रहरूले उनीहरूले पनि केही न केही दिने चलन छ र हाम्रो माइतीखालहरूले चाहिँ मामाखालहरू फरक्कै मिलेर उनीहरूले गोदरेजहरू के केहरू दामी दामी चिजहरू मिलेर दिन्छ अनि काकाखालहरूले पनि त्यसरी नै मिलेर दिनेगरेको छ